हजुर हजुर म तपाईँको त्यो पल्लोपट्टि घरको सब्जीको दोकानी हो मैले नि तपाईँलाई बिहान तपाईँलाई सब्जी पठाइदिएको थिएँ हजुर केही थियो ला भाइ टमाटरको दामहरू त त्यति नै छ नि ला होइन नि भाइ भाइ अहिले टमाटरको दाम अहिले अरू अरूले दुई सौ साठी गरेर बेच्दैछ म त अहिले अझै दुई सौ बेच्दैछु सोध्नुहोस् त मैले हिजो मात्रै सिलगढीबाट लिएर आएको हजुर आधी केजीको मैले एक सौ रुपियाँ जोडेको छु ए भाइ एकपल्ट हे म मलाई ल्याइदिनु होस् कि त्यो सब्जी म यसो अलिअलि घटाउने ट्राई गरिदिन्छु मैले बैगुनको त पन्ध्र रुपियाँ पौवा गरेर मात्रै जोडेको छु नि भाइ फ्रेस आएको छ भाइ कोपी छ कोपी अहिले चालिस रुपियाँ किलो भएको छ तपाईँको अहिले भिन्डी छ भिन्डी त त्यही तिस रुपियाँ पावा छ त्यही सधैँको दाम हो केही लिनुहुन्थ्यो महँगो त के भन्नु भाइ अहिले प्याजै त तपाईँको चालिस पुगेको छ अस्ति मात्रै तिस थियो मिलाइदिउँला नि भन्नु न भाइ तपाईँ यसो तपाईँ भन्नुहोस् म पनि भन्छु हजुर हजुर हजुर होइन भाइ मैले त दाम त ठिकै जोडेको छु हो म तपाईँलाई बैगुनमा चाहिँ मिलाइदिन्छु अरू चाहिँ तपाईँको हेर्छु नि कोपी त तपाईँको मैले सधैँ दिने दामै दिएको छु हो अरू अरूलाई सोध्दा पनि हुन्छ तपाईँको सधैँको कस्टमरहरूलाई सोद्धा हुन्छ नि भाइ आलु आलु त अठार रुपियाँ किलो लोकल आलु त तपाईँको अहिले तिस रुपियाँ गरेर पर्छ त्यो चाहिँ त्यसमा चाहिँ घट्बड् हुँदैन तिस रुपियाँ भनेपछि फिक्स हुन्छ बरू तपाईँको यो मध मधेसी आलु चाहिँ तपाईँको यसै अठार सोह्र चाहिँ हुनसक्छ हुन्छ हुन्छ भाइ हुन्छ